नृत्य मेरो सानैदेखिको नै सोक रहेको थियो र मेरो उमेर सँगसँगै नृत्यले मेरो जीवनमा एउटा महत्त्वपूर्ण ठाउँ ग्रहण गरे र नृत्यले मलाई धेरै आनन्द दिने गर्छ नृत्य नृत्य गर्दा वा आफू एकदम मनभित्रबाट खुसी भएको महसुस गर्दछु र नृत्य सम्बन्धित मेरो ठुलो ठुलो इच्छा चाहना वा सपनाहरू रहेको छ म डान्स रियलिटी सोजहरूमा पार्टिसिपेट गरेर त्यो त्यो रियलिटी त्यो सोजहरू जित्न पनि चाहन्छु जसको अनुरूप म धेरै परिश्रम गरिरहेकी छु र म त्यस म त्यस परिश्रम गरेर नृत्यमा धेरै अब्बल डान्स कोरियोग्राफरसम्म बन्न चाहन्छु नृत्यकै माध्यमद्वारा धेरै अघि पुग् पुग्न पनि चाहन्छु र यसै सोखलाई मेरो पेसा समेत बनाउन चाहन्छु